बोल्दै छु हेलो यो गम्फुस होटल हो मेरो घरमा एउटा शुभ कार्य भइरहेको छ मेरो छोरीको बिहा हुन गइरहेको छ र यो कमसे कम तपाईँले दुई सयजना मानिसहरूको मेरो निम्त्यारूहरू छ उहाँहरूको निम्ति तपाईँले विभिन्न तरिकाको ब्रेकफास्टदेखि लिएर बेलुका डिनरसम्मको खानाहरू मलाई चाहिएको छ है तपाईँले ब्रेकफास्टमा के के दिनु सक्नुहुन्छ विभिन्न तर उ मानिसहरू आउनुहुन्छ विभिन्न यो खाद्य रुचाउने मानिसहरूलाई मैले बोलाएको छु त्यसले गर्दाखेरि ब्रेकफास्टमा कुन कुन तरिकाको ब्रेकफास्ट तपाईँले दिन सक्नुहुन्छ त्यो पनि मलाई तपाईँले बताइदिनुहोस् र रेट के पर्छ त्यो पनि मलाई भनिदिनुहोस् अन्त दिउँसोको खानाको लागि दिउँसो खाना खानको लागि तपाईँले कुन कुन प्रकारको साग सब्जी तपाईँहरूले तरकारीहरू तपाईँले उपलब्ध गराउन सक्नुहुन्छ र मासुहरूमा तपाईँले कुन कुन तरिकाको मलाई चाहिएको छ सुँगुरको मासु भैँसीको मासु कुखुराको मासु माछा र अन्य भेजहरू पनि निम्तारी गरेको छु भेज खानेहरूलाई पनि निम्त्याएको छु त्यो भेज खानामा तपाईँहरूले कुन कुन तरिकाको भेज सब्जीहरू तपाईँले निरामिस सब्जीहरू तपाईँले मलाई उपलब्ध गराउन सक्नुहुन्छ त्यसको एउटा लिस्ट र त्यसको दाम कति पर्छ तपाईँले त्यो पनि मलाई उपलब्ध गराइदिनुहुन्छ भनी मैले तपाईँलाई आशा गरेको छु र बेलुकाको खाना किनभने अहिलेको जमानामा अब जन्ती आइसकेपछि जन्तीले दिउँसोको खाना ब्रेकफास्ट खाइसकेपछि फेरि धेरै समय लाग्छ हाम्रो यो जुन चाहिँ नेपाली कल्चरमा हाम्रो धेरै समय लाग्छ हाम्रो रीति थीति सबै गर्नुको लागि धेरै समय लाग्छ त्यसले गर्दाखेरि जन्तीहरूलाई निम्त्यारूहरूलाई बेलुकाको पनि खाना खुवाउनु पर्छ त्यसले गर्दाखेरि बेलुकाको खानामा पनि तपाईँले कुन तरिकाको खानाहरू किनभने दिउँसो जुन चाहिँ खाइएको छ खानाहरू त्योभन्दा अलग्गै तरिकाको किनभने एउटै खाना एउटै मासुहरू चाहिँ हामीले खाइबस्यो भने चाहिँ हामीलाई त्यति उयो पर्दैन रुचि हुँदैन त्यसले गर्दाखेरि चाहिँ दिउँसो मासु खाइयो भनेदेखि सुङ्गुरको मासु खायो या भैँसीको मासु खायो भनेदेखिलाई बेलुकाको खानामा चाहिँ तपाईँले कुन कुन मासु चाहिँ तपाईँहरूले दिनु सक्नुहुन्छ त्यसको पनि एउटा लिस्ट मेरोमा दुई सयजना मान्छेहरू चाहिँ मैले निम्त्याएको छु त्यसमा चाहिँ तपाईँले बिहानको ब्रेकफास्ट दिउँसोको खाना र बेलुकाको खानाको निम्ति चाहिँ भिन्दैभिन्दै प्रकारको तपाईँहरूले चाहिँ यो खाना उपलब्ध गराइदिनु भयो देखिलाई चाहिँ म एकदमै ऋणी रहने छु र यसको निम्ति चाहिँ कति पैसा पर्छ तपाईँहरूले मलाई डिटेलमा दिनुहुन्छ भन्ने म आशा गर्दछु